हेलो के तपाईँ लियो मार्टिन्स होटेलबाट बोल्नुभएको हो सुन्नुहोस् न के भन्छ मेरो आज नानीको बर्थडे पार्टी राखेको छु कि अन्त सायद बिस पच्चिसजना जस्तो परिवारहरू आउनुहुनेछ अन्त उनीहरूको लागि एउटा खानाको लागि व्यवस्था राखेको लागि चाहिँ तपाईँलाई कल गरेको थिएँ अन्त तपाईँहरूकोमा यो भेज मोमो चिकन मोमो टाइपो चौमिन भेज चौमिन चिकन चौमिन त्यहाँदेखिन्को जुसहरू के के छ होला हौ ए हुन्छ अन्त यसको के भन्छ डेलिभरीको लागि कति टाइम लाग्छ होला हौ ए हुन्छ त्यसो भए य सको डिस्काउन्टहरू कति होला सायद पचास साठी प्लेटहरूको लागि कति डिस्काउन्ट पाउँछ होला